मेरो कुनै गोप्य रेसिपीहरू त छैनन् तर म खाना पकाउँदा म आफैँ मर मसलाहरू चाहिँ सा आफैँ आफैँ सिलौटोमा पिसेर हाल्छु अनि त्यो मसलाहरू आफैँ पिसेको र सिलौटोमा पिसेको हुनाले चाहिँ अलिक स्वा खानामा अलिक स्वादिष्ट मिठो हुन्छ